अब शिक्षित हुने मान्छेहरू अब जति पनि पढेको मान्छेहरू हुन्छ उनीहरू चाहिँ अब बाहिरतिर गयो भने है अब कत्ति जग्गा कहाँ जानुपर्छ एड्रेसहरू हुन्छ र कत्ति जग्गाको एड्रेस चाहिँ यसै रोडहरू अब बोर्डहरूमा लेखिदिएको हुन्छ त्यो रोड साइडको बोर्डहरूमा लेखिदिन्छ हुन्छ त्यहाँ त कत्ति अब पढेको मान्छेले पो पढेर जान्नुसक्छ यही यो एड्रेसमा जानुपर्दो रहेछ भनेर होइन र अब कत्ति त्यही अब कत्ति प्रायः जस्तै अब नपढेकै हुन्छ कत्तिजना अशि अ अ अशिक्षित हुनुहुन्छ उनीहरूलाई त्यही अब अ असुविधा हुन्छ है अब त्यो एड्रेसमा पुग्नुपर्ने हुन्छ उनीहरूलाई अब एड्रेसै थाहा हुँदैन अन्त अब कत्ति बोर्डमै लेखिदिएको हुन्छ एड्रेसहरू होइन कति इङ्लिसबाट लेखेको हुन्छ प्रायःजस्तो त अब नेपालीमा त लेख्ने लेख्दैन प्रायः जस्तै अब इङ्लिसै हुन्छ होइन इङ्लिसमै लेखिदिएको हुन्छ कत्ति अब एड्रेसहरूको नाम र न अब अ अशिक्षितहरू हुना हुनाहरू त्यही उनीहरूले जब पढ्न असुविधा हुन्छ है र उनीहरू त्यही अब त्यो हुनु कारणले त्यही उनीहरूले त्यही अब त्यहाँ जग्गामा त्यही पुग्नु उनीहरूलाई साह्रो टाइम लाग्छ होइन र अब कत्ति अब अफिस कत्तिकोजना अफिसको कामले गएको हुन्छ कत्ति कहाँ बोलाएको हुन्छ एड्रेसहरूमा उनीहरूलाई त्यहीँ त्यहाँ पुग्नु स स अब ढिलो हुन्छ उनीहरूलाई अब त्यो एड्रेसले गर्दामा आया पढ्नेको मान्छेहरू पो यो जग्गा हो भनेर उनीहरू पो अब जानुसक्छ उनीहरू पुग्छ टाइममै पुग्छ उनीहरूलाई अब राम्रै हुन्छ अब नपढेको मान्छेले त अब कहाँ हो कता हो हुन्छ अन्त उनीहरूलाई त्यही अब साह्रै अब असुविधा हुन्छ है त्यही कारणले त अब उयो अझ कत्ति जग्गा अब राम्रै अब लेखिदिएको हुन्छ बोर्डहरूमा र त्यही राम्रो अब पढेरै जानुपर्यो है अब नपढेको मान्छेहरू हुनुहुन्छ अब पढेको मान्छेले त अब उनीहरूलाई पनि यसो चिनाइदिनु पर्यो अब कत्तिले सोध्छ अब यस्तो यस्तो जग्गा कहाँ हो भनेर अब हामीले चाहिँ भनिदिनु पर्यो यस्तो यस्तो जग्गाहरू भनेर चाहिँ